हेलो सागर रेस्टुरेन्ट तपाईँकोमा केही अर्डर गर्नु थियो यो मेरो बिहाको चाडबाडको बिहाको लागि नि मेरो घरमा अलिकति यस्तै कार्यक्रम परेको छ त त्यसले गर्दा गुलियो आइटममा तपाईँहरूकोमा के के छ होला कति राम्रो राम्रो नराम्रो होइन अब राम्रो चाहिँ के क्वालिटी छ त्यो चाहिँ अलिकति मलाई तपाईँले जानकारी दिनुभएमा म तपाईँको त्यसमा अर्डर गर्ने थिएँ के के छ होला मिठो आइटममा चाहिँ नि है रसमलाईहरूदेखि लिएर रसदानाको क्वालिटी र अरू कुनै डेजर्टहरूमा पनि कुनै खालको गुलियो खिरहरू भयो होइन के कस्तो कस्तो छ तपाईँहरूले कस्तो सप्लाइ गर्नुहुन्छ यो बिहाको चाडबाडमा कि त्यो अलिकति मलाई त्यसको बारेमा एउटा केही सूची बनाएर पठाइदिनुभयो भने म तपाईँलाई नि अर्डर गर्ने थिएँ ल यो दया गरेर त्यो यसो मलाई पठाइदिनुहोस् न